मेरो अविस्मरणीय खेलको अनुभव गर्नुपर्दा एकपल्ट गोरुबथानमा गोल्डकप भएको थियो र त्यस समय मेरो उमेर लगभग पन्ध्रदेखि सोह्र सत्र वर्षको थियो होला सायद ती खेल एकदमै रोचक ढङ्गमा भएको थियो एकदम खेलाडीहरूले एकदम राम्रोसँगले खेल खेले म त्यहाँ एउटा दर्शकको रूपमा सहभागी थिएँ त्यो खेल एकदमै राम्रो ढङ्गमा भएको थियो